म त अब खाली समयमा बस्यो झारहरू हुन्छ झार जङ्गलहरू यसो गोड्यो घरको सर सफाइ गर्यो पुरा खाली भयो भने टिभी हेर्यो बसेर क्रिकेट फुट बल जे हुन्छ अन्त साथीहरूसँग एकछिन निस्क्यो बाहिर यसो दोकानहरू गयो मम चाउमिनहरू खायो त्यस्तै हो खाली समयमा साह्रै कम्ती भेटिन्छ खाली समय तर अब समय पाउँदाखेरि आफूलाई जे मन पर्छ त्यही कामहरू गरिन्छ